ए होइन हेलो सर यो फिप्टिन अगस्तमा के भन्छ स्पोर्ट्सहरूको के के इम्पोर्टेन्ट कुराहरू छ हौ

हजुर हजुर हजुर हजुर हजुर जित्नेलाई सर उयो के भन्छ इनडिभिज्वल प्राइज मनीहरू छ सर ए फाइनल डेमा हुन्छ म पनि फुट बल खेलौँ भनेको थिएँ यो पालि केटीको टिमबाट बी डिभिजनबाट ए अन्त मैले तपाईँलाई सर तपाईँलाई अस्तिदेखि भनेको थिएँ नि म पनि खेल्छु म पनि बिहान प्र्याक्टिस आउँदैछु भनेर मैले तपाईँलाई भनेको थिएँ अस्तिदेखि भनेको थिएँ मैले आमा बाबा ल्याएर आमा त आउनु भएन बाबा आएर भन्दाखेरि तपाईँलाई भेट्नु पाएन हो अन्तखेरि म पनि त्यो कुरामा एकदम इच्छुक छु फुटबलको विषयमा अब बल्ला बल्ला केटीहरूको फुट बल कालिम्पोङमा फस्टाएर जाँदैछ तपाईँहरूले हामीहरूलाई यसरी प्रोत प्रोत्साहन गरिदिनु भएन भने हामीलाई कसले चेप्च सर न हाम्रोमा कोही छ फ्यामिली फुटबलमा कोही पनि छैन न हाम्रो त्यस्तो फाइनेन्स छ तपाईँहरूले नै तपाईँलाई नै अस्तिदेखि मैले भनेको भनेकै छु महा घुसखोर सर रहेछ कस्तो खाले हजुर होइन सर तर तपाईँलाई चाहिँ तपाईँले चाहिँ मैले अस्तिदेखि भनेको नि त लास्ट इयर पनि आएर त्यो सबैजनालाई त्यहाँ कारपिन ग्राउन्डमा प्र्याक्टिस गराउँदाखेरि म आएर कुदायो कुदायो कुदायो तपाईँले लास्टमा मलाई चाहिँ के भन्छ उयो स्पेयरमा राखिदिनु भयो अस्तिको पालि पनि हो तर स्पेयर बसी जिन्दगीभर स्पेयर बसिरहनु सर म चाहिँ हुन्छ हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ मैले बुझेँ तपाईँको कुरा ल हुन्छ नेक्सट इयर त म म स्कुल सकेर नानीको आमा हुन्छु होला